हेलो हजुर हजुर सुन्दैछु भन्नुहोस् पप्पु स्टोरबाट बोल्दैछु हजुर हजुर पप्पु स्टोरबाट बोल्दैछु ए हजुर कतिसम्ममा चाहिएको होला कति कति बजेटसम्ममा तपाईँको दसदेखि पन्ध्र है ए पहिला चाहिँ कुन चाहिँ कम्पनीको चलाउनु हुँदैथ्यो हजुर अँ ए हजुर भिभोको त्यस्तो हजुर हजुर भिभो पनि राम्रो छ कि अब कोही बेला त्यस्तो हुन्छ कम्पनीहरू अरू अरू हेर्नुहोस् न राम्रो हुने अरू पनि हेर्नुपर्यो कस्तो के छ छ हाम्रोमा धेरै छ हजुर हजुर अँ हजुर आएर पनि हेर्नुहोस् अहिले म एक दुईवटा भनिदिइराख्छु नि ल तपाईँलाई कुन कुन छ हाम्रोमा हजुर स्यामसङको छ एउटा हो त्यो चाहिँ स्यामसङको एम फोर्टिन भन्ने चाहिँ राम्रो छ धेरै राम्रो छ अन्त पन्ध्र पार हुँदैन यसको साँडे तेह्र हजार मात्रै हो अन्त साँढे तेह्र हजारमा तपाईँको पछाडि तिनटा क्यामेरा अगाडि एउटा थर्टी नाइन पिकको क्यामेरा छ अन्त ब्याट्री पनि मज्जाले छ हजार एमएच छ तपाईँको झन्डै दुई तिन दिन त आरामले टिक्छ हो अब कोही बेला लाइटहरू नहुँदा अँ हजुर हजुर हजुर ब्याट्री राम्रो छ छिट्टो पनि हुन्छ चार्ज हुन्छ हो अन्त अब त्यो हजुर हजुर हजुर हजुर हो त हो त हो त हजुर अँ हजुर अन्त स्क्रिन पनि ठिकैको छ त्यस्तो ठुलो पनि छैन हो ठिकैको छ स्क्रिन साँढे छ इन्चको छ अर्को यो स्यामसङ छोडेर चाहिँ हाम्रोमा रियलमीको रियलमी टेन भन्ने छ यो चाहिँ साँढे बाह्र हजारको अन्त यसमा चाहिँ अलिकति ब्याट्री चाहिँ अलिकति कम्ती छ हजार एमएचदेखि चाहिँ पाँच हजार एमएचको तर यो चाहिँ फेरि अघिकोभन्दा अलिक छिट्टो चार्ज हुन्छ तपाईँलाई ब्याट्री अलिक ज्यादा चाहियो कि छिट्टो चार्ज चाहियो अब त्यो हेर्नुपर्यो हो हजुर त्यसको लागि त रियलमी नै राम्रो हुन्छ नि यसले त छिट्टो चार्ज तपाईँको झन्डै यसले चालिस मिनटमा त फुल हुन्छ नि हन्ड्रेड पर्सेन्ट हुन्छ नि चालिस हजुर यसको चाहिँ फेरि क्यामेरा पनि दामी छ कि खासमा पचास एमबी छ पछाडिपट्टि मज्जा मज्जाको फोटो दिन्छ नि अब क्यामेरा मज्जाको छ अन्त अर्को अझै एउटा छ सेट चाहिँ तिनटा छ अहिले हाम्रोमा त्यो चाहिँ साउमी रेडमीको टुवेल्भ भन्ने त्यो चाहिँ फाइभ जी है फेरि अघिको चाहिँ फोर जी हो दुइटा यो चाहिँ फाइभ जी फोन अब अहिले त डल्लै सिमहरू सबै फाइभ जी निस्किँदैछ अन्त यो हजुर अन्त फाइभ जी सिम एयरटेलको लिनुभएको छ भने चाहिँ यो फोन किन्नु सजिलो नेटहरू दामी चल्छ ब्याट्री यसमा नै राम्रो छ चार्ज चाहिँ अलिकति त्यो दुइटाभन्दा चाहिँ अलिकिति स्लो छ तपाईँलाई अब छिट्टो चार्जभन्दा चाहिँ रियलमी टेन नै लिएको चाहिँ राम्रो लाग्यो मलाई प्राइसको हिसाबले हो अँ हजुर दोकानमा आएर मलाई भन्नुहोस् न ल अस्ति बात भएको थियो नि भनेर भन्नुहोस् मलाई कहिले आउनुहुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ हजुर हुन्छ हजुर हुन्छ